म चाहिँ बङ्ला मिडियम पढ्छु युनियन एकाडमी कालचिनी हाई स्कुल गर्ल्सको अन्त म चाहिँ नेपाली नै हो तर हाम्रो यहाँ बङ्ला मिडियम इङ्लिस सबै स्कुल छ तर म सानैदेखिको बङ्ला पढेर चाहिँ यहाँ अहिले युनियन एकाडमी स्कुलमा एडमिसन लिएको छु अन्त त्यहीँ पढ्छु अहिले होइन अन्त ट्युसन स्कुल चाहिँ म कहिले कहिले टोटोमा न त साइकलमा साथीहरूसँग गइबस्छु साथीहरूसँग जान्छ साथीहरूसँग आउँछ ट्युसन पनि हुन्छ हाम्रो बिहान ट्युसन जान्छौँ बिहान गएर अझ अन्त यस ट्युसनबाट डाइरेक्ट स्कुल जानुपर्छ ट्युसन टाढो छ र यसमा अब हेमिल्टनमा छ ट्युसन अन्त ट्युसन पढाउने सरको नाम चाहिँ हाम्रो स्याम्युल सर हो ऊ पनि स्कुलको नै टिचर हो तर ऊ चाहिँ कोलोनी स्कुलपट्टिको ट्यु टिचर हुनुहुन्छ ऊ चाहिँ म्याथको टिचर हो अन्त हाम्रो यो ट्युसन चाहिँ कोलोनी स्कुलको छेउमै छ त्यही भएर त्यहाँ जग्गालाई चाहिँ कोलोनी भन्नुहुने रहेछ सबैजनाले अन्त म चाहिँ क्लास नाइनमा पढ्छु अन्त सरको त्यही सरको यो स्याम्युल सरकोमा पढेको एक महिना भइसक्यो अन्त त्यहाँ पढेर अहिले ठिकै छ सर पनि राम्रै हुनुहुन्छ अन्त पढाइ पनि राम्रो गराउँछ सबै सब्जेक्ट गराउनुहुन्छ तर ऊ सर चाहिँ म्याथको टिचर हुनुहुन्छ अन्त म्याथ चाहिँ राम्रो गराउनुहुन्छ ऊ सरले अब हामी बेसी भाग म्याथमै लुज हुन्छ त्यही भएर हामी चाहिँ अहिले म्याथको टिच म्याथको उयो गर्नुपर्छ त्यही भएर म्याथको क्लास त्यहाँ गर्छौँ तर सरले हामीलाई सबै सब्जेक्ट गराउनुहुन्छ कस्तो अब बाङ्ला छ इङ्लिस छ हिस्ट्री जियोग्राफी सबै छ अन्त इङ्लिसहरू पनि छ सबै सरले पठाउनुहुन्छ हामीलाई बिहान आठ बजी घरदेखिको साढे आठ साढे सात बजी निस्केपछि आठ आठ दस यस्तो बजी चाहिँ हामी पुगिहाल्छ ट्युसन हेमिल्टनमा छ ट्युसन चाहिँ ट्युसनबाट अन्त कहिले कहिले स्कुल नआउँदा चाहिँ ट्युसनबाट घर आउनुपर्छ साढे नौ बजी सरले छुट्टी दिनुहुन्छ साढे नौ बजी आएर घरमा आउनुपर्छ त्यहाँदेखिको स्कुल हुँदा चाहिँ डाइरेक्ट स्कुल ड्रेसमा नै साढे सात बजी खानासाना खाएर निस्किनुपर्छ जानुपर्छ स्कुल अब अब ट्युसन छुट्टी हुनेबित्तिकै स्कुल पस्नुपर्छ स्कुल छेउमै छ अनि स्कुल पसेर हामी अब क्लासहरू गरेर सरेर घर साढे छ साढे चार बजी छुट्टी दिन्छ हाम्रो साढे चार बजी छुट्टी भइसकेर घर आउँदा आउँदा साढे पाँच पाँच बज्छ हल्का पाँच किलोमिटर टाढो जस्तै छ स्कुल साइकलमा जान्छौँ हामी त्यही भएर पाँच साढे पाँच चाहिँ बज्नसक्छ अनि स्कुल अब स्कुल गर्ल्स स्कुल हो बोयस पनि स्कुल छ बट गर्ल्स स्कुल अलदा छ होइन अब सबै टिचरहरू हुनुहुन्छ होइन अनि ट्युसन चाहिँ हामी अब दुईवटा गर्छौँ घरछेउमा पनि अब ट्युसन गर्थेँ अहिले चाहिँ ती ट्युसन बन्द गरेर अहिले यहीँ स्कुल हेमिल्टनमा पढ्छु त्यहाँ अन्त टिचर पनि हाम्रो हुनुहुन्छ